हाम्रो नेपालीहरूको लुम कपडाकोबारेमा कुरा गरौँ भने केटाहरूको हुन्छ दौरा सुराल टोपी अब केटाहरूको त्यही हो नेपालीहरूको अनि केटीहरूको चाहिँ के हो भने चौबन्दी चोलो होइन ढाका साडी हुन्छ अन्त गरगहनाको कुरा गरौँ भने नेपाली केटीहरूको तिलहरी बुलाकी कानको शिरफुल हो अन्त नौगेडी छड्के तिलहरी अन्त अन्त अरू जात अहिले अहिले पनि अरू अरू जातको बनाएको छ होइन जस्तै कि लामाहरूको बक्खु हुन्छ अन्त उयोस लिम्बूहरूको भएको छ अर्कै राईहरूको होइन अन्त लेप्चाको त्यसरी चाहिँ अब भएको छ